हामीहरूले पाहाडमा हिल साइडमा बसको यात्रा गर्दा बेला धेरै चुनौतीहरू हुन्छ जस्तो कि हामीले बस पाउँदैन टाइम पाहाडमा जाँदा ट्राभल गर्दा बेला किनकि हिल्स साइडहरूमा बस पाउनु साह्रो पाउँछ अनि बस पाउँदा बेला पनि गाडी पाउँदा बेला पनि हामीले अगाडि यात्रा गर्नुगयो भने त्यहाँ जग्गा हुन्थेन कति घन्टासम्म ऊ उभेर जानुपर्यो अनि सिट पायो भने पनि चेप्टेर बस्नुपर्यो मुस्किलले एउटा सिट पायो भने पनि एड्जस्ट भएर बस्नुपर्यो पाहाडमा यात्रा गर्दा बेला चाहिँ हामीहरू साह्रो पर्छ बस ड्राइभरहरूलाई पनि साह्रो पर्छ चलाउने किनकि बेला बेलामा पाहाडमा लेन्डस्लाइडहरू हुन्छ ढुङ्गाहरू ठुलो ढुङ्गाहरू छेउमा आइदिइ पठाउँछ त्यहाँ पछि बेला बेलामा त्यो यात्रा खराब पनि हुनुसक्छ रुखहरू झरेर अनि एक घन्टाको बाटो दस घन्टा लाग्ने त्यस्तो टाइपको स्थिति पनि हुन्छ त्यसले नै